अनि हामीले है बिजनेसको यसलाई चाहिँ हामीले कसरी गाउँमा गर्न सकिन्छ बिजनेसको कुरामा हामी यहाँ थुप्रै गर्नु सकिन्छ टुरिज्म भयो टुरिज्मपट्टिबाट पनि हामीले यसलाई हामीले बिजनेस गर्न सकिन्छ टुरिज्मपट्टिमा जति पनि टुरिस्टहरू हुन्छ यो टुरिस्टहरूलाई हामीले साइट सिन भन्छ साइट सिन गर्दा खोलाहरू यिनीहरूले एकदमै मन पराउँछ र जङ्गल पानी र उनीहरूले जङ्गली जनवार पुतली अनि गाई गाई बस्तु बाघ भालु र चराचुरुङ्गी र टुरिज्मपट्टिको चाहिँ हामीले त्यो कुराहरू देखाएर पनि अनि हामी त्यसरी बिजिनेसलाई हामी गर्न सकिन्छ र अरू हामीले बिजिनेस गर्दाखेरि हामीले गाउँ बस्तीमा अनि हर्दी जो हामी चाहिँ बेसार भनिन्छ र यो हर्दीलाई को पनि हामीले मार्केटिङ बिजिनेस गर्न सकिन्छ यो हर्दीलाई ताछेर जो सुकाइन्छ अनि जो सिम्टा सिम्टा सिम्टा भनिन्छ अनि त्यो सिम्टालाई हामीले त्यसलाई लगेर बजारमा मार्केटिङ गर्नु पनि सकिन्छ र त्यो हर्दीलाई सुकाएर जो सिम्टा छ त्यो सिम्टालाई सुकाएर त्यसलाई पिसेर त्यसको पाउडर पनि हामीले बेच्न सकिन्छ र त्यसलाई एउटा प्याकेटमा हामीले पचास ग्रामदेखि लिएर अनि एक केजीसम्म बनाइन्छ अनि त्यसबाट पनि हामीलाई धेरै नै फाइदा भएर जानेछ र हामीले अदुवा भयो यो अदुवाको पनि हामीले बिजिनेसहरू गर्न सकिन्छ र अदुवालाई हामीले जुन अदुवाको माउ भनिन्छ अनि त्यो माउलाई हामीले एकदमै त्यसको मार्केटिङ एकदमै राम्रो छ र त्यसलाई हामीले बस्तीमा त्यस माउलाई अदुवाको माउलाई निकालिन्छ अनि पानीमा धोएर सुकाइन्छ सुकाएर त्यसलाई एकदमै राम्रो सुखा त्यसलाई हामीले बोरामा लएर हामीले बजारमा मार्केटिङ हामीले गर्नु सकिन्छ र त्यसपछि हामीले त्यो बच्चा अदुवाको बच्चा हुन्छ र अदुवाको बच्चालाई पनि हामीले एकदमै राम्रोसँगले त्यसलाई मार्केटिङ गर्न सकिन्छ र अर्को कुरा कुचो भयो अनि कुचो चाहिँ हामीले कहिले गर्न सकिन्छ भने कुच्चो चाहिँ हामीले लास्ट दिसम्बर जनवरी फर्स्टदेखि लिएर हामीले फेब्रुअरी मार्चसम्म कुचोको बिजिनेस गर्न सकिन्छ कुचोमा चाहिँ अदुवाभन्दा हर्दीभन्दा चाहिँ कुचोमा धेरै नै फाइदा देखिन्छ किनकि अब कुचोमा चाहिँ यसलाई हामीले गर्न सक्यौँ भने हामीले उठाएर कुचोलाई ल्याएर हामीले स्टक त्यसलाई हामी राख्नु सकिन्छ र त्यसलाई स्टकलाई कसरी राख्नु सकिन्छ भन्दाखेरि अलिकति यसलाई सेफ जग्गामा राख्न पर्छ अनि सेफ्टी जग्गामा अनि धेरै नै त्यसलाई अलिकति हावा छिर्नु नदिने अनि त्यसलाई अलिकति त्यसलाई सेफ जग्गामा राख्नु पर्छ र कुचो राख्दाखेरि एकदमै हामीले ठाडो एकदमै ठाडो राख्नुपर्छ अनि त्यो कुचोलाई चाहिँ मार्केटिङमा आफूले बेच्दाखेरि जति हामी केजीमा बेच्दा हामीलाई नोक्सान हुँदै होला जस्तो भयो भने चाहिँ हामीले त्यो कुचोलाई अलिकति अनि यो पनि मुठा पनि गर्न सकिन्छ मुठा मुठा गर्दै एउटा मुठालाई हामीले तिन सौ पचास ग्राम तिन सौदेखि लिएर तिन सौ पचास ग्रामसम्म हामीले अनि त्यो मुठालाई हामीले बढार्ने कुच्चो हामीले मुठा गर्नु सक्यो भने त्यसको पनी हामीले एक केजीबाट हामीले चार मुठा गर्नु सक्यौँ भने चाहिँ हामीले त्यसमा धेरै नै फाइदा भएर जानेछ अनि कुचोमा धेरै नै प्रफिट भएर जानेछ र हामीले गाउँ बस्तीमा अरू कुरो बिजिनेस लाइनमा हामीले हेऱ्यौँ भने हामीलाई गाउँ बस्तीमा फिङ्गको फ्याक्ट्री भयो हामीले फिङ्गको फ्याक्ट्री पनि हामीले गर्नु सकिन्छ र फिङ्गलाई पनि हामीले जो मुँगी दाल भनिन्छ त्यो मुँगी दाललाई ल्याएर त्यसलाई हामी एक घाम सुकाएर अनि जाँतोमा ल्याएर पिसेर त्यो मुँगी दाल हुन्छ त्यो मुँगी दालको जो फर्स्टमा निस्किन्छ त्यो चाहिँ हामीले फम्बी भनिन्छ त्यो फम्बी पनि हामीले बेच्नु र मार्केटिङ गर्न सकिन्छ अनि त्यसबाट जो पाउडर बनिन्छ त्यो पाउडर चाहिँ हामीले त्यसलाई अलिकति मेहनत छ त्यसलाई सुकाएर राख्नुपर्छ अनि त्यसलाई हामीले फिङ्ग बनिन्छ अनि फिङ्गबाट पनि हामीलाई धेरै नै फाइदा भएर जानेछ अनि हामीले छुर्पी सुपारी भयो छुर्पी सुपारीको पनि हामीले मार्केटिङ गर्न सकिन्छ छुर्पी सुपाडीलाई जो दुध छ त्यो दुधलाई लिएर हामीले त्यसलाई हामी पकाउनु पर्छ अनि त्यो पकाएर त्यसलाई एकदमै लिसाइलो बनाएर त्यसलाई हामीले घरमा सुकाउनु पऱ्यो अनि त्यसलाई ड्राई हल्का ड्राई गराएर त्यसलाई अलिकति फर्मामा लाएर त्यसलाई सेडिङ् गरेर त्यसलाई हामीले एक हप्ता राखेर अनि त्यसलाई फेरि हामी तातो पानीमा बोइल गरेर तातो पानी हल्का बोइल गरेको हुन्छ तातो पानी उमालेको हुन्छ त्यो छुर्पीलाई त्यसभित्र हाल्यो अनि फेरि निकालेर त्यसको मिसिनले मसिनो पिस पिस काटेर चाहिँ त्यसलाई हामीले ड्राई गरेर हामीले छुर्पी सुपारीलाई पनि हामीले बेच्न सक्यौँ भने चाहिँ एकदमै त्यसबाट पनि हाम्रो बिजिनेसहरू एकदमै बढे्र जानेछ